हाम्रो चाहिँ यहाँ जात्रा मेला दसैँमा लाग्छ होइन खुब रमाइलो हुन्छ ग्राउण्डमा ठुलो मेला लागेको हुन्छ त्यहाँनेरि हामी सानोमा म सानो हुँदाखेरि म सानो हुँदा मेरो हजुरआमा फुपू आमा पापा दिदी दादाहरू सबसँग हामी घरको फ्यामिली नै त्यहाँ जात्रा घुम्नु जान्छौँ होइन जात्रा घुम्नु जान्थ्यौँ त्यहाँ मेला लागेको हुन्थ्यो रोटेपिङ रोटेपिङ रेलगाडी यस्तो सब के के जाती खेल्ने कुराहरू हुन्थ्यो होइन मलाई आजसम्म याद छ त्यहाँ पुरा हामी खेल्थ्यौँ रमाउँथ्यौँ पुच्का खान्थ्यौँ आइस क्रिम खान्थ्यौँ होइन जलेबी त्यो मेलामै जलेबीहरू बनाउँदै गरेको सिङगाडाहरू बनाउँदै गरेको हुन्छ ढोसाहरू बनाउँदै गरेको हुन्छ एकदम चाइनिस खानाहरू मम थुक्पा चाउमिन इतिहास कुरा बनाउँदै गरेको हुन्थ्यो त्यहाँ हामीहरू खाएर हो त्यो दिन घरमा खाना खाँदैनौँ किनकि मेलामा पुरा दिनभरि घुमेर त मेलामा खाएर होइन पुरा अघाएको हुन्छौँ अब फ्यामिलीसँग अघाएको हुन्थ्यौँ आ आफ्नो फ्यामिलीसँग घुम्नु यति साह्रो रमाइलो लाग्थ्यो कि होइन त्यतिखेर जात्रा पढाइको टेन्सन हुन्थेन स्कुल छुट्टी भएको हुन्थ्यो जात्राहरू घुम्दै एकदम खुसी हुन्थ्यो होइन एकदम आफ्नो फ्यामिलीसँग घुम्नु नै एकदम खुसी लाग्ने लाग्थ्यो अब अहिले त्यो सम्झनाहरू आउँछ र एक्लै एक्लै म खुसी भएर हाँस्छु त्यो दिनहरू सम्झेर र होइन साथी भाइहरूसँग घुमेको आफ्नो फ्यामिलीसँग घुमेको एउटा साथीले ए यस्तो खाऊँ न भने अर्को साथीले उस्तो खाऊँ न भन्ने होइन मेलामा रोटेपिङहरू खेलेको ट्रेन गाडीमा हिँडेको खेलेको एकदम याद आउँछ सानो गाडीमा चढेर घुम्थ्यौँ हामी राखेको हुन्थ्यो गाडी त्यहाँनेरि त्यो दिनहरू सम्झेर एकदम खुसी हुन्छु अहिले म त्यो पलहरूलाई सम्झेर होइन